यो सरकारी योजनाहरूबाट मैले थाह पाएको कुरा चाहिँ यो स्वास्थ्य भारत मिसन ग्रामीणबाट चाहिँ टोइलेटहरू कति अब गाउँ गाउँमा बनाइदिएको छ अन्त यहाँ कति अबपानीको समस्याहरू पनि यहाँ गाउँ गाउँमा घर घरमै मिलाइदिएको छ बनाइदिए को छ घरघरमै ल्याइदिएको छ अन्त यो एमजिनरेगा यो सौ हन्ड्रेड डे भन्छ अब हाम्रो के पो सौ दिने पनि भन्छौँ यसबाट चाहिँ अब कति गाउँ घरमा अब यो मैला कुचेला राख्ने एउडा डस्टबिनहरू घरघरमा बनाइदिएको छ राखिदिएको छ कत्ति कुरोहरू यो हामीले सरकारी उयसबाट चाहिँ हामीले धेरै कुरोहरू चाहिँ हामीले पाएको छौँ र गाउँ घरमा भइरहेकै छ र अहिलेको यसमा चाहिँ सरकारीबाट चाहिँ लोन पनि पाउँदछ भनेर चाहिँ हामीले थाह पाएको छौँ